नमस्ते ए म म दिदी घुम्न आउँ भनेर भनेको त्यता घुम्ने ठाउँहरू कता कता छ हौ राम्रो

अँ जलपाइगुढी योपालि जलपाइगुढीतिर घुम्नु जाऔँ जलपाइगुढी डिस्ट्रिकको यसो घुम्ने

अँ अनि त्यहाँ चाहिँ अन्त हामी हामी चाहिँ यहाँ सिलगढीमा छु हो त्यहाँबाट यहाँबाट चाहिँ चाहिँ केमा उयो गर्नु भनेपछि अब आउनु पर्ने पहिला त हामी केटाकेटीसँग अँ पहिला हामी केटाकेटीसँग छौँ हो उल्टा घर गइदिनु पर्यो भनेको अँ अँ ए अँ अँ ठिकै छ ठिकै छ नि त अँ त्यसपछि चाहिँ हामी ए अँ है ए अँ पहिला उल्टा घर त्याँदेखि यता जलढका अँ

हामीहरू पाँचजना छौँ

अँ ए ठिकै छ नि त अब आज त अलिक दिउँसो भोलि बिहान बिहानै हिँड्यो ल